मलाई मनपर्ने खाना चाहिँ सिम्पल मसरुम विथ राइस हो मलाई यो खाना पुरा मनपर्छ र फाल्टो जग्गामाभन्दा पनि मलाई यो खाना घरमा आफैले बनाएर खानु मनपर्छ किनभने आफूले बनाएको खाना जुन चाहिँ टेस्ट है म पाउँछु र प्रायः अन्यले पकाएको खानामा यति मिठो टेस्ट भएको जस्तो लाग्दैन त्यसैले म आफ्नै किचनमा है मसरुम विथ राइस चाहिँ मलाई मनपर्छ अनि मलाई मनपर्ने राजमा विथ राइस पनि हो है यो पनि मलाई एकदमै मनपर्छ र भेजिटेरियनहरूको लागि बेस्ट अब पनिर खिर यी सबै खानाहरू मलाई एकदमै मनपर्छ र यो कै कहिलेकाहीँ है अरूको हातबाट खाए तापनि फाल्टो जग्गामा खाए तापनि अन्य आफ्नै घरमा पकाएर खानु मलाई मनपर्छ र आफ्नै हातले पकाएर अरूलाई खुवाउनु पनि धेरै मनपर्छ